मेरा जीवनका अविस्मरणीय पाँचवटा दिनहरू भन्नु पर्दा बिस अगस्त उन्नाइस सय बयानब्बे पन्ध्र अगस्त उन्नाइस सय सैँतालिस दुई अक्टोबर आठार सय उनन्सत्तरी त्यसै गरी सात मई आठार सय एकसठ र तेइस जनवरी अठार सय सन्तानब्बे रहेको छ